हाम्रो दार्जिलिङ सहर पर्यटनको लागि नै प्रसिद्ध छ दार्जिलिङमा स्थानीय व्यवसायको विकासमा पर्यटनले खुबै मद्दत गरेको छ कारण यहाँ पर्यटनको व्यवसायले नै अधिकांश मानिसहरूको घर संसार चलिरहेको छ साना सानादेखि ठुला ठुला व्यवसायहरू यहाँ पर्यटनको भरमा नै निर्भर गर्दछ